हेलो ए तपाईँ त्यो माथि बजारको फुल दोकानबाट बोल्नु भएको ए मैले अस्तिनिर एकपल्ट मेरो यहाँ भाइले कि तपाईँको दोकानबाट फुल ल्याएको रहेछ कि अन्त त्यो मजाको फुल्यो नि त अन्त त्यहाँ सोध्नुको लागि यसो सोधखोज गर्नुको लागि कल गरेको थिएँ कि तपाईँकोमा अहिले फिलहालमा चाहिँ कुन कुन फुल छ कुन चाहिँ अर्किड पनि छ गोदावरी छ अन्त गोदावरी नि छ गोदावरी र अर्किड चाहिँ चाहिएको थियो हो अन्त सयपत्रीहरू सबै मेरोमा छ हाइब्रिडहरू मलाई त्यसो भए तपाईँ दोकान कहिले खुला हुन्छ भन्नुहोस् त तपाईँलाई साढे आठदेखिको अन्त भोलि आउँदा मिल्छ भोलि म त्यसो भाए म मिलाएर हो साढे आठमा त आइपुग्दिन अन्त म कति दस एघार बजे आइपुग्छु होला हो अन्त त्यही मलाई चाहिँ रेडी चाहिँ राखि दिनुहोस् मलाई फेरि हतार हुन्छ यहाँ बजारबाट गाडी पाउँदैन हो फर्किने अन्त अर्किड र गोदावरी चाहिँ रेडी राखि दिनुहोस् अन्त म आएर लिन्छु अन्त त्यो दामहरूको कुरा कहिले आजु भोलि गरौ न ल होइन सयपत्रीहरू त मैले रोपेको छु हो अन्त अलिक त्यो अर्किडमा त्यो गोदावरीमा अलिक डिस्काउन्टहरू गरिदिनुहोस् है मिल्छ होला डिस्काउन्ट म अब एकताल लगेर नेक्स्ट टाइम पनि लैजाने नै हो नि तपाईँकोबाट राम्रो भयो भने त तपाईँको त्यो दोकानको लोकेसन त कहाँनिर पो छ ए हजुर हजुर बाटा त्यहाँ ए हजुर हजुर हुन्छ त्यसो भए म भोलि आउँछु नि ल भोलि दस एघार बजेतिर आइपुग्छु नि हुन्छ हुन्छ दाजु